हेलो होटल गोल्डन प्लाजा हो हजुर मैले एक घन्टा अगाडि नै तपाईँकोबाट यहाँनिर एक प्लेट राइस प्लेन राइस एक प्लेट भेज मन्चुरियन र एक प्लेट पनिर अर्डर गरेको थिएँ हजुर अर्डर त डेलिभर भएको छ कि मेसेज पनि आयो मेरोमा तर खै त एक घन्टा अगाडि गरेको अहिलेसम्म यहाँ आइपुगेको छैन त किन त्यस्तो साह्रो ढिलो त्यति साह्रो टाढो त होइन त डिस्टेन्स त त्यस्तो साह्रो ढिलो किन भइरहेको छ सधैँ त छिट्टै टाइममै आइपुग्थ्यो त भनेको बेलामा त्यस्तो साह्रो टाढो पनि होइन फिफ्टिन टू ट्वेन्टी मिनट लाग्ने मात्रै रुट हो कि अर्डर क्यान्सल गरिदिनु म तपाईँहरूकोबाट त त्यहाँनिर गइसकेको छ होइन त होइन साह्रै ढिलो हुन्छ भने म अर्डर क्यान्सल गरिदिन्छु म अर्को जग्गाबाट मगाउँछु नि त ठिक छ त्यसो भए तपाईँहरूले यसो चेक गरेर भनिदिनुहोस् न किन त्यति साह्रो ढिलो हुँदैछ तपाईँहरूको त्यो डेलिभरी बोइलाई एकपल्ट खबर गरिदिनुहोस् त कि होइन भने मलाई नम्बर दिनुहोस् कहाँ आइपुग्यो म फोन गर्छु या त बाटो भुल्यो कि म यसो लोकेसनहरू पठाइदिन्छु